मलाई अति नै मनपर्ने किताब महेन्द्र पी लामा सरद्वारा रचित ओ दार्जिलिङ हो यस किताबमा मा हाम्रो दार्जिलिङ कर्सियङ कालिम्पोङ होइन अथवा गोर्खावासीहरूको बारेमा धे धेरै नै रचनात्मक ढङ्गमा वास्तविक ढङ्गमा लेखिएको छ जसलाई पढ्दा साँच्चै नै हाम्रो दार्जिलिङ यस्तै नै छ जस्तो लाग्छ र जसको जसमा सल्युसन्सहरू पनि दिइएको छ र यो सल्युसन्सहरूलाई साँच्चै नै दार्जिलिङलाई रा राम्रो राजनीतिक स्तरमा राम्रो सामाजिक स्तरमा र राम्रो इकोनोमिक स्तरमा पुऱ्याउँछ जस्तो लाग्छ र यसमा चलचित्र आउन अति नै आवश्यक छ जस्तो लाग्छ किनभने आजको दिनमा सबैले यो किताब पढेका छैनन् नै तर अब पिक्चर अब सबै हेर्न जान्छन् नि यी नपढ्नेले पनि बुझ्छन् पढ्नेले पनि बुझ्छन् कम्ती पढ्नेले पनि बुझ्छन् धेरै पढ्नेले त यसलाई थुप्रै प्रकारले इन्टरप्रेट गर्न सकिहाल्छन्